र म एक नम्बर रोटी बनाउँछु फर्स्टमा र सुक्खा रोटी पनि बनाउँछु पुरी पनि बनाउँछु अन्त पुरी चाहिँ कसरी बनाउनु पर्छ भने तेलमै हुन्छ सिधै हो थप थप थपला तपाईँलाई थाहा छ अब त्यहाँदेखि म आलुदम बनाउँछु आलु पहिला सुरुमा म काट्दिन त्यसलाई उसिन्छु म उसिनेर केलाएर त्यसलाई चाना चाना काट्नुपर्छ र खोर्सानीहरू हुनुपर्छ मसालाहरू अलिअलि हुनुपर्छ त्यहाँदेखि त्यसलाई भुट्छु त्यसलाई भुटेर आलुसँग एकदम मिठो हुन्छ त्यो स्वाद हुन्छ र अरू मन्चुरियनहरू बनाउँछु म मन्चुरियन बनाउँछु मन्चुरियनमा अब के के चाहिन्छ त्यही अब चाहिने अब कम टम सोया ससहरू चाहिन्छ अन्त हुचिङहरू त्यही अब आलुकै बनाउँदा पनि हुन्छ कोपीको बनाउँदा पनि हुन्छ बन्द कोपीको बनाउँ बनाउँदा हुन्छ तर म चाहिँ अब बनायो पछि चाहिँ अब बन्द कोपी ए ए फुल कोपीको बनाउँछु म र फुल कोपीको बनाउँछु बन्द कोपीको पनि बनाउँछु त्यो दुईवटा मिक्स गरेर बनाउँछु अब त्यसलाई चाहिँ बनाउँदा कसरी बनाउनुपर्छ भने अब त्यही हो अब थेल तेलमा खार्नुपर्छ त्यसलाई खारेर त्यहाँदेखि पछि त्यसलाई निकालेर त्यसलाई पकाइ फेरि निकालेर फेरि पछि त्यो टमेटो स सससँग उयो गरेर अब त्योहरूलाई पकाउनु पर्छ भुट्नुपर्छ मज्जाले भुट्नुपर्छ अब हुचिङ खोर्सानीहरू हुनुपर्छ त्यो अब लगायो लसुनहरू अदुवाहरू हुन्छ त्यसमा अरू के त अरू त कुनै त अब हाल्नु त हाल्दैन त्यही हो लसुन अदुवा अन्त टमेटो ससहरू चाहिन्छ त्यति त हो बनाउँछु त्यहाँदेखि त्यति बनाउँछु त्यहाँदेखि अरू के बनाउँछु भने म अब

फुलहरू कोपीहरू बनाउँछु अलिअलि र मोमोहरू बनाउँछु म अलिअलि म मोमो चाहिँ म के को बनाउँछु भने अब विशेष कुरा लौकाको बनाउँछु लौकाको चाहिँ अब कस्तो हुन्छ भने लौकाको मोमो बनायो पछि अब त्यो लौकाको मोमोमा चाहिँ एकदम बिमार चाहिँ भेट्नु त भेट्दैन तर लौका त अब त्यसै त्यो दवाई हो लौका त एकदम राम्रो हो तर त्यो मोमो चाहिँ अब यति अब मजाले बनाउँछु म तर अब खाँदै गयो पछि चाहिँ मिठो मिठो हुन्छ त्यो मोमो चाहिँ अब है तर बेसी खायो भने त्यही हो अर्को बिमार भेट्छ तर बेसी चाहिँ खानु हुँदैन त्यो लिमिटेड खानुपर्छ